हजुर हजुर हजुर

के मोबाइल हो अनि हजुरको चाहिँ

ए मिनिमम टु थाउज्यान्ड होला हजुर

ए भोलि त दोकान बन्द हुन्छ हो मन्डे आउनुहोस् न है

ए हुन्छ नेक्स्ट मन्डे ए हुन्छ हुन्छ हुन्छ

ए हुन्छ हुन्छ हुन्छ आउनुहोस् न हजुर के भन्नुभएको ए ए दोकानको एड्रेस हेमिल्टनगन्ज बस स्ट्यान्ड

हजुर हुन्छ